हेलो अँ भाइ ए कहाँ छ हौ तिमी अन्त ड्युटी त अलिकति टाइममा आउनु पर्ने तिमी त ड्युटी पनि आजकल त पुरा ढिलो आउँछ त हौ होइन त्यो त ठिकै हो र पनि अब ड्युटी अब तिमीलाई राम्रो सेलेरी पनि दिइरहेको छु मेरो पनि त विचार गर्नु पऱ्यो नि त मैले पनि तिमीलाई राम्रोसँगले राम्रोसँगले राखिरहेको छु तिमी टाइममा आएर काम गर्नु पऱ्यो अब म पनि अहिले घरमा छुइनँ त्यसले गर्दा तिम्रो भरोसामा मैले छोडिराखेको छु अब तिमी यसरी ड्युटी ढिलो आइदियो भने त अन्त ती यो ती तिमीले किन क्यरलेस गरेको त्यसरी है त्यस्तो पाराले हुँदैन है अबि हेर टाइममा चारो पानी दिनुपर्ने अब त्यत्रो पोल्ट्री फार्ममा त्यही भएर तिमीलाई अब हामीले भ्याउँदैन त्यही भएर तिमीलाई राखेको त्यहाँनिर राम्रै सेलेरी दिइरहेको छु अब तिमीले पनि बुझ्नु पर्ने यो विषयमा अलिक छिटो आएर यसो देखरेख गर्नु पऱ्यो अब मो घरमा हुँदा त केही छैन अब म पनि अहिले घरमा मेरो पनि कामले गर्दा म बाइर गइरहेको छु तिमीलाई तिम्रो भरोसामा छोडिरहेको छु अबब तिमी पनि टाइममा आइदिएन भने त अन्त म हेर त्यो सब बर्बाद हुन्छ त भोलिको दिनमा बिजिनेस त हुँदैन है भोलिदिखि अलिक छिट्छिटो गर है त्यो बिटाइममा आएर हुँदैन त्यसरी हेर भाइ अब तिमीले पनि मलाई मेरो बिजिनेसलाई पनि तिमीले अलिकति सोच्नु पऱ्यो नि त तिमीलाई पनि अब कि सेलेरी कम्ती भयो तिमीलाई भन त लु होइन सेलेरी कम्ती भयो भने त भन म कि होइन तिमीलाई इच्छा छैन भने अर्को मान्छे म ल्याएर हाल्नु पनि सक्छु ए ल अब होइन तिमीले गर्छौँ भने ठिकै छ राम्रोसँगले गर्नु त्यति ड्युटी त राम्रोसँगले गर्नु पऱ्यो नि त तिमीले पनि ल ल भाइ ल भोलिदेखि चाहिँ त्यसो भने टाइममा आउनु एकदम टाइममा आएर एकदम राम्रोसँगले उ गर्नु अब म पनि अहिले घरमा छुइनँ अलिकति राम्रोसँगले गनिदिनु है ड्युटी ल ल ल भाइ ल राखेँ